ए गुड इभिनिङ प्रिन्सिपल ए हजुर म चिया खाँदै थिएँ तपाईँ ए हजुर ए हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हुन्छ हजुर ठिकै हो यस्तो सर्कुलर बनाएको पनि टिचर्सहरूको लागि अलिक डिसिप्लिन फुल त हुन्छ नि हजुर हजुर हजुर ए हजुर म भनिदिन्छु नि हुन्छ हुन्छ हुन्छ बाइ